सिनेमा हल जाँदाखेरि धेरै रमाइलो लाग्यो र म साथीहरूसँग गएको थिएँ धेरै राम्रो लागेको थियो मलाई सिनेमा हल जानु पाउँदाखेरि र पेरेन्ट्सले पनि पेरेन्ट्सले पनि पर्मिसन दिनुभएको थियो जानुको लागि र धेरै धेरै रमाइलो लाग्यो त्यहाँ जाँदाखेरि होइन साथीहरूसँग स्पेन्ड भयो टाइमहरू होइन त्यस त्यो मेमोरी पनि धेरै राम्रो थियो र अब धेरै अब अझ पछि जानु पाऊँ होइन म साथीहरूसँग जानु पाउँदा चाहिँ धेरै खुसी हुन्छ मन मन पर्छ साथीहरूसँग जान चाहिँ होइन अरू भन्दा अब फ्यामिलीसँग जानु पनि ठिकै नै राम्रै लाग्छ र त्यो भन्दा बेटर त्यो भन्दा बेस्ट चाहिँ उयो साथीहरूसँग गयो भने धेरै रमाइलो पनि लाग्छ होइन राम्रो पनि लाग्छ आफूलाई जानु पनि मन पर्छ र अझ नेक्सट पालि पनि जान पाऊँ त्यसरी नै फ्रेन्डहरूसँग होइन त यहाँ पनि छ सिनेमा हल एउटा ठुलो भरके हेमिल्टनगन्जमा चाहिँ धेरै राम्रो लाग्छ जानुको लागि अझ जानु पाऊँ म पनि त्यहाँ सिनेमा हल र पेरेन्ट्सले फेरि उयो पेरेन्ट्स पेरेन्ट्सको पेरेन्ट्सले पर्मिसन दियोस् मलाई जानको लागि